कालिम्पोङको नजिकैमा चाहिँ यहाँनिर डेलो दुरपिनहरू छ होइन अब यो दुरपिन चाहिँ उयो किन राम्रो अब मतलब मान्छेहरू जानु रुचाउँछ भन्दाखेरिमा चाहिँ त्यहाँनिर चाहिँ बुद्धिस्टको एकदमै पुरानो र एकदमै अब ठुलो राम्रो एउटा मोन्यास्ट्री छ अन्त त्यहाँदेखिको चाहिँ त्यहाँनिर मान्छेहरू अब त्यो गुम्बाको दर्शन गर्नु जान्छन् अन्त त्यहाँदेखिको चाहिँ त्यानको त्यहाँनिर एउटा भ्युपोइन्ट पनि छ त्यहाँ का मतलब दुरपिनमा त्यहाँबाट चाहिँ तल टिस्टा रङ्गीत चाहिँ एकदमै राम्रो देखिन्छ अन्त त्यहाँदेखिको चाहिँ अब दुरपिन अब त्यो गुम्बाको लागि र भ्युपोइन्टको लागि जान्छन् अन्त त्यहाँदेखिको चाहिँ यता डेलो छ अब डेलो चाहिँ एउटा एकदमै ठुलो मजाको अब ठुलो जग्गामा अब त्यहाँनिर अब एकदमै राम्रो फुलहरू र अब त्यो भुइँमा पनि मज्जाको त्यो दुबोहरू मजाले मान्छेले अब मान्छेले होइन त्यो राम्रोसँग बना बनाएको छ अन्त त्यहाँदेखिको चाहिँ त्यहाँनिर चाहिँ अब हामी एक्कैचोटी अब फ्यिमलीहरूसँग जाँदाखेरि चाहिँ सजि मतलब फ्यामिलीसँग जाँदाखेरि चाहिँ अब एकदमै राम्रो जग्गा छ किनभने त्यहाँनिर हवाघरहरू पनि बनाएको छ त्यो छाना भएको त्यही कारण चाहिँ पानी पर्दाखेरि पनि अब त्यहाँनिर हामीरू अब सुबिस्तासँग बस्नु सक्छ अन्त त्यहाँदेखिको त्यस्तो छ अन्त त्यहाँदेखिको चाहिँ अब अहिले बस्तीतिर पनि अब टुरिजम अब एकदमै फैलिएको छ होइन अब जस्तै अब त्यहाँ मान्छे अहिले त बस्तीतिर चाहिँ अब त्यो दामी दामी भ्युपोइन्टहरू अन्त त्यहाँदेखिको होमस्टेहरू पनि एकदमै बेसी खोलिएको छ अब त्यहाँ चाहिँ मन्छेहरू न्याचुरल ब्युटी हेर्नुको लागि जाने गर्छन् अब जस्तै अब अब पन्बु डाँडा पन्बु डाँडाबाट एकदमै राम्रो भ्यू देखिन्छ अन्त त्यहाँदेखिको ता समथारमा होमस्टेहरू पनि मजाले बनाएको छ अब मन्छेहरू त्यता पनि जान न्याचुरल ब्युटी हेर्नुको लागि जानु जान्छन् अनि त्योहरू रुचाउँछन्